भाइ तपाईँ प्लम्बर भाइ बोल्नु भएको है अस्ति नै मेरोमा मैले तपाईँलाई एउटा ट्याप बनाउनु भएको थियो नि तपाईँले त कस्तो सामान ल्याइदिनु भयो भयो हेर्नु होस् त डल्लै चुहेर त हुँदै हुँदैन त चुहेको चुहेको छ बन्द गर्दा नि हुँदैन खोल्दा नि हुँदैन पुरा लिक गर्दैछ हो गर्दैन खालि खोलेको बन्द गरेको नै हो त त्यसलाई त अब त्यो छोएर बटार्ने त कुरा आएन नि त डल्लै ट्यापलाई त होइन अन्त तपाईँ गएको एकछिन पछि नै चुहुनु थाल्यो म त नभ्याएर नभए त तपाईँलाई म हिजोतिरै फोन गर्थे होइन

अस्ति त ल्याएर लगाइदिएको आज तिन दिन भयो अनि त त्यही त अर्जिनल भन्नु भयो तपाईँले भरे त छैन होइन त चुहेको चुहेकै छ त तप तप तप गरेर हजुर हजुर हजुर हजुर खै राम्रै भन्नु भयो हो तपाईँले कि त्यो कस्ने एउटा पाउँछ नि त्यो डोरी जस्तो चाहिँ एउटा हो त्यस्तोहरू पनि लिएर आउनु हजुर हो त्यो ट्यापहरू अलिक भएन होला हो टाइट चाहिँ अब हजुर हजुर हजुर अलिकति राम्रै गर्नेलाई पठाइदिनु होस् है फेरि जत जति सक्दो आफैँ आउनु होस् न हजुर तपाईँ छिटै गरेर आउनु होस् है दार्जिलिङको पानी तप तप तप गयो भने त फेरि खेरो जान्छ ल भाइ

हवस् हवस् भाइ जति सक्दो चाँडै आउनु होस् न त्यो एउटा चाहिँ चुहुँदैछ हो एउटा अरू त सबै ठिकै छ हजुर हजुर बाथरूमको त्यही त हुन्छ भाइ अलिक राम्रो बनाउने भाइ पठाइदिनु होस् न हुन्छ हुन्छ हवस् थ्याङ्क यु